अब अहिलेको खेतीपातीमा जस्तै खोर्सानीहरू रोप्दा भयो सागहरू रोप्दाखेरि भयो सुन्तलाहरू रोप्दाखेरि भयो अब अहिलेको समयअनुसार र खेतीपातीमा ध्यान दिँदाखेरि अब कतिपय कुरोहरूमा सरकारी मलहरू लगाएर युरिया लगाएर रोपिन्छ र खोर्सानीमा पनि यसको त्यो भिटामिनहरू पाइन्छ भिटामिनहरू लगाइन्छ खोर्सानीतिर सुन्तलातिर खोर्सानीतिर सागतिर पनि लगाइन्छ युरियाहरू लगाएर रोपिन्छ त्यस्तै उपलब्धिहरू थुप्रै थुप्रै छ मकैहरूमा पनि हाइब्रिडहरू छ विकासे मकैहरू पनि छ त्यसलाई पनि त्यसरी नै रोपिन्छ जस्तै अब बारीतिर भयो सरकारी मलहरू लगाएर युरियाहरू लगाएर त्यसको भिटामिनहरू दिएर त्यसलाई फलाइन्छ काँक्राहरू भयो इस्कुसहरू भयो फर्सीहरू भयो इत्यादि सब्ज सब्जीहरूदेखि लिएर सबै कुरो नै आइटमले नै रोपिन्छ जस्तै एग्रिकल्चरले जस्तै उयोहरू दिएको छ मलहरू दिएको छ सरकारी मलहरू त्यो अब सरकारी मल त बेक अनुसारले हो भने हामीले सागसब्जी रोप्दाखेरि कुन कुरोलाई के दिनुपर्छ कुन कुरोलाई के दिनुपर्छ कुन कुरोलाई कुन सब्जीमा के भिटामिन हालिन्छ कुन सब्जीमा कुन भिटामिन हालिन्छ त्यो आफ्नो अनुसारले गरिन्छ र सुन्तलालाई आफ्नै तरिकाले गरिन्छ भने खोर्सानीलाई आफ्नै तरिकाले गरिन्छ मकैलाई आफ्नै तरिकाले गरिन्छ भने सागहरूलाई आफ्नै तरिकाले गरिन्छ इस्कुसहरूलाई आफ्नै तरिकाले गरिन्छ अम्बकहरू हुन्छ इत्यादि फलफुलहरूदेखि लिएर सागसब्जीसम्मलाई आफ्नो आफ्नो तरिकाले चाहिँ मलजल गरिन्छ र किरा मार्ने दबाई हुन्छ त्यसलाई रोकोर भनिन्छ त्यसलाई किसिमको दबाईहरू दिइन्छ र हुन्छ र त्यसलाई रोकोरहरू लगाएर दबाईहरू लगाएर किराहरू मारिन्छ र त्यसबाट सागसब्जीहरू हामी उत्पन्न गर्छौँ नयाँ सब्जी नयाँ चिजहरू हामी उत्पन्न गर्छौँ जस्तै अब एग्रिकल्चरबाट कतिवटा कुरोहरू दिन्छ बिरुवापातहरू दिन्छ त्यसले गर्दाखेरि हामीले सबै कुरोहरू त्यसबाट उत्पन्न गर्छौँ अब मलजल बारीमा हाम्रो गाईको मल भन्छ इन्पोर्टेन चाहिँ गाई गाईको मल भन्छ र गाईको मल लगाएर हामी हामी रोप्छौँ अन्न सागसब्जीदेखि लिएर इत्यादि कुरो रोप्छौँ मेन कुरो चाहिँ नयाँ सब्जी नयाँ सब्जी चाहिँ हामी यसरी रोप्छौँ त्यसरी गाईको मल इन्पोर्टेन चाहिँ हामीले गाईको मलमा ध्यान दिन्छौँ र नयाँ तरिकाका पद्धतिहरूको निम्ति के के कुरा हुन् हामी त्यसरी नै ध्यान दिएर हामीले कुरा गरेको हुन्छौँ काम गरेको हुन्छौँ र हामी त्यसरी नै सागसब्जीहरू लगाएर ध्यानपूर्वकले हामीले स्याहारेर खान्छौँ